हजुर भन्नुहोस् हजुर हो त ए हजुर हो नि हो नि अहिले भइरहेको छ त हजुर हजुर हजुर दिनुसक्छ अहिले हजुर यो मेन प्रोटेस्ट भएको कारण नै वेज कम्ती भएकोले गर्दा हो हो अब मोस्ट अफ यो हाम्रो यहाँ जति पनि लेबरहरू काम गर्नेहरू छ सबै महिलाहरू छ अब हाम्रो यो है अनि अब केटा मान्छेले त झार गोड्ने कलम काट्ने काम गर्नुसक्छ मेन पत्ती तोड्ने त हामी नारी जाति हो हजुर हजुर अन्त घर चुल्हा हाम्रो हामी चलाउँछ हजुर तर अब हेर्नुहोसै दिनको तपाईँको दिनको एक सय बिस गरेर अहिलेको समयमा तपाईँको ग्यासको पनि दाम चौध सय पुगिसक्यो चौध सय पचास घरमा आइपुग्दा अब दी तपाईँको दिनको एक सय बिसले सोच्नुहोस् त त्यो क्यालकुलेट गर्नुहोस् कति हुन्छ महिनामा हजुर रेगुलर गयो भने पनि हाम्रो पाँच हजार पाउँछ महिनामा पाँच हजारले त चल्दैन हाम्रो यता त्यहीमाथि अहिले सुखसुविधाहरू जति पनि जस्तै हस्पिटलहरूको थियो पहिला त अब हाम्रो भनिन्छ आमा बाउको टाइममा त हस्पिटल गयो भने दबाईहरू त्यतिकै आउँथ्यो भन्छ अहिले त तपाईँको केही पऱ्यो भने हस्पिटल पनि छैन केही छैन यहाँ केही छैन त्यही कारणले गर्दा वेज अलिकति अलि हजुर विशेष गरी स्त्री जाति किनकि अब हामी हजुर नानी नानी हेर्दै अब तपाईँलाई थाहा भएकै कुरा अब त्यो पढ्नुपर्छ है पढ्दैछ अब यस्तो कमान एरियामा पढी नै रहेको छ भनौँ गभर्मेन्ट स्कुल जान्छ सबैको त तपाईँको अब अब तपाईँहरू तपाईँले भन्नुभयो नि बोनसको लागि भन्नु बोनसको लागि होइन अब बोनस चाहिँ आउँदैपिच्छे आशा कमानेलाई आशा के हुन्छ बोनसकै त हो दसैँ तिहारको छेकमा बोनस आउँछ भनेरै त वर्षैभरि काम गर्नु अब त्यो जब बोनस आउनु आँटेको हुन्छ फ्याट्टै बानी बन्द गरिदिन्छ सबै बोनसको त घरि तपाईँको जुन पर्सन्टेजले हामीलाई दिनुपर्छ त्यो पर्सन्टेजले दिँदै दिँदैन पनि दस भनिदिन्छ घरि बाह्र भनिदिन्छ हजुर दिँदैन नि हामीलाई जुन पर्सेन्टले उनीहरूले दिनुपर्छ त्यो पर्सेन्ट त हामीलाई पहिल्यै तोकेको हुन्छ लेखेको छ युनियन बोल्दैन अनि हजुर ठ्याक्कै बोल्दैन युनियन युनियनले बोल्यो अहिले युनियन पनि अब मालिककै चाकरी गर्दैछ भनौँ न अन्त नामको मात्रै नामको मात्रै हो अब यो हजुर हजुर बोल्नु भन्नुको लागि मात्रै हो भन्नुको लागि मात्रै हो चियाको भाउ यो जुन यो जुन चिया छ यो विदेश विदेश जान्छ जुन भाउमा जान्छ यहाँ त हाम्रो त अब गन्ती गर्न सक्दैनौँ हाम्रो जति यो हाम्रो चारजनाको दिनको रोजको उनीहरूले तपाईँको एक किलो पत्तीबाट निकाल्नु सक्छ त्यो पनि एक किलो पत्ती पनि लो क्वालिटीको हाई क्वालिटीको त अब लाखमा बिक्री हुन्छ सबसे लो क्वालिटीको हाम्रो चारजनालाई दिनुसक्छ उनीहरूले रोज सबसे हाम्रो लोकल हुन्छ